म यहाँ उयो रम्फूदेखि नामथाङसम्म जाउँ भनेको कि गाडीमा के कसरी लिँदैछ हौ भाडा गाडीमा चार्ज कति छ अहिले रिजर्व चार्जहरू